आबो दार्जिलिङमा चाहिँ के पो अरे वेदर चाहिँ एकदमै राम्रो नै छ प्रायः जस्तो होइन तर अब दार्जिलिङको मान्छेले चाहिँ अब बेसी अब प्राकृतिक क्षेत्रमा भन्नुपर्दा चाहिँ बिषेश गरेर अब बर्खा भयो होइन बर्खाको टाइममा चाहिँ अलिक रेनी सिजन बेसी भएकोले गर्दाखेरि अलिकिती अब यस्तो पहाड भएकोले गर्दाखेरि पहिरो जानुहरूमा अलिकती डर हुन्छ होइन कति जग्गा यसरी पहिरो गइरहेछ घरहरू यसरी थिचिरहेछ त्यस्को लागि चाहिँ अलिकती डर हुन्छ जुन चाहिँ गरेर अहिले यो यस्तो रोडको छेउ छेउतिर चाहिँ एकदमै अब बेसी रुखपातहरू मसिएको देख्छु म होइन अब त्यो चाहिँ अब गाडीको प्रदुषणको कारणले गर्दा चाहिँ अब त्यस्तो भएको जस्तो लाग्छ मलाई चाहिँ अन्त त्यहाँदेखिको अब हावा पानी त प्रायः राम्रै छ अन्त अब जुन चाहिँ अब सफाईको क्षत्रमा चाहिँ नगरपालिकाले होइन यसरी बिहान बेलुका आएर एउटा गाडी ल्याएर आएर होइन एउटा ऊ गरेर ल्याएर चाहिँ अब त्यो मैला उठाउने काम गरेर उनीहरूले कता लगेर फ्याँक्ने कम गर्छ अब नगरपालिकाले पनि अब राम्रै काम गरिरहेछ प्रायः बिहान बेलुका आएर होइन यस्तो मैलाहरू फ्याँक्ने काम गर्छ